ए सागर दादा ए दोकान खोल्नु भएछ त है अघि पनि आएको थिएँ कि म दोकान नै बन्द थियो हौ तपाईँको हजुर अस्ति ए ग्यासको खतम भइरहेको थियो नि त मेरोमा कि अन्त फेरि भर्नुपर्ने थियो त्यही भएर नि अहिले त ग्यासको दाम घटेको पो रहेछ त है हजुर पहिला त त्यो उयो थियो नि त सोह्र सौ थियो होइन अहिले त घटेर चौध सौ भएछ है ए हजुर त्यो ग्यास के भन्छ अर्को पनि सकिरहेको छ मेरो कि त्यही भएर नि भर्नुको लागि अब दसैँ आउनु आट्यो हो अन्त त्यही भएर दुईवटै भरिराखेँ भने ढुक्कै हुन्छ नि भनेर नि अब त्यो ग्यास कम्ती भएको बेलामा अस्ति पठाइदिनु भएको ग्यास राम्रो थियो त्यो आधी आधी मात्रै चलाउँथ्यो कि त्यो अर्को दोकानबाट लिएको तपाईँकोबाट लिएको चाहिँ राम्रो चल्यो योपाली दुई महिना ज्यादा गयो कि अन्त हजर के भन्छ त्यो अर्को पनि भरिराख्नुको लागि नि म भन्नु आएको थिएँ त्यही भएर के